मैले सामानहरू अर्डर गरेको थिएँ अनि आधा सामान चाहिँ मैले पाएको छु अनि आधा सामान एकदमै राम्रो आएको छ अनि एउटा सामान चाहिँ हराएको छ अन्त त्यो पाएको सामान चाहिँ पिज्जा हो मैले एकदम राम्रोसँगले पाउन सकेँ अनि मैले एउटा सामान चाहिँ हराएको छु म यो चाहिँ कम्प्लेन गर्न चाहन्छु किनभने मैले हात हातमा पाएको छुइनँ मैले यो सामान मैले केक अर्डर गरेको थिएँ यस्तै पाँच पाउन्ड जतिको केक अर्डर गरेको थिएँ अनि त्यो केक चाहिँ के कारणले चाहिँ मेरो मेरो हात पर्न सकेन अनि मैले पाएको छुइनँ मैले अघि तिन बजीसम्म मैले पर्खेँ अनि त्यो केक चाहिँ मैले पाउन सकिनँ के कारणले चाहिँ आदि सामान चाहिँ मैले पाएँ राम्रैसँगले त्यो सामान चाहिँ आएको छ अनि एकदम राम्रो पनि छ तर त्यो हराएको सामान चाहिँ म सर म कम्प्लेन गर्न चाहन्छु किन त्यो सामान चाहिँ अब आउन सकेन कारण अब बा केही मिस्टेक भयो कि अनि यो चाहिँ म कम्प्लेन गर्न चाहन्छु अब कहाँ बा आधा बाटोमा बा कतै परेको छ कि बा फर्केको छ कि त्यो मैले केही अब यसको उयै पाउन सकिनँ मैले अनि त्यसकारण चाहिँ म यो चाहिँ कम्प्लेन गर्न चाहन्छु मेरो सामान चाहिँ अब मलाई चाहिएको थियो अनि यो सामान अब हराउँदा चाहिँ अब मैले पाउन सकिनँ अनि त्यसको विषयमा चाहिँ म कम्प्लेन गर्न चाहन्छु तपाईँले यसरी यसो अब तपाईँले फोन सोनहरू गरेर तपाईँले केही कम्प्लेनहरू एक्सनहरू लिइदिनु अनि मलाई त यो सामान चाहिएको छ अनि केक मलाई अर्जेन्ट है चाहिएको छ अनि नानीको बर्थडेको लागि मैले मँगाएको थिएँ अब आइपुग्न सकेन अनि यसको विषयमा चाहिँ म कम्प्लेन गर्न चाहन्छु तपाईँले यो यो विषयमा तपाईँले एकदमै कुरा गरिदिनुहोस् के कारणले आउन सकेन म त्यति भन्न चाहन्छु